म मेरो भोकल फ्याटिक वा घाँटी बसेकोलाई कसरी सम्हाल्ने गर्छु भने अब म बिहान बिहान उठेर सधैँ साधना गर्ने गर्छु अनि मेरो भोकल फ्याटिक नहोस् अथवा घाँटी नबसोस् भनेर म नचाहिँदो खानपान पनि नखाने नखाने गर्छु जस्तो कि यो आइसक्रिम भयो यो अमिलो चिजहरू भयो र म यसलाई चाहिँ म एकदमै मतलब खाँदै खाँदिनँ यस्तोलाई यसलाई म छुँदै छुँदिनँ अनि म तातो पानीले बिहान बिहान उठेर गार्गलहरू पनि गर्ने गर्छु जसमा कि मेरो भोकल राम्रो बसोस् भनेर